हजुर यहाँ हाम्रो एकजना आन्टी हुनुहुन्थ्यो उहाँ चाहिँ सिसिइको वर्कको सेल्फ हेल्प ग्रुपको उयो हामी चाहिँ सेल्फ हेल्प ग्रुपको मेम्बर भएकोले गर्दाखेरि चाहिँ हाम्रो चाहिँ मेम्बरमा चाहिँ हामीले अब सोसियल वर्कहरू पनि गर्छ अब कोही कोही बेला खानाहरू हामीले कम्ती पैसामा हाइजेनिक भएको होइन उयो सफाहरू भएको चाहिँ हामीले चाहिँ त्यस्तो पनि हामीले खानाहरू अब के के उयोमा हुँदाखेरि हामीलाई त्यसरी खानाहरूको लागि पनि अर्डर गर्नुहुन्छ तर हाम्रो एसिसीमा मेम्बरमा चाहिँ एकजना आन्टी हुनुहुन्छ लक्ष्मी लोहार आन्टी उहाँ चाहिँ आइसिडिएसकोमा जब गर्नुभएको कारणले गर्दा चाहिँ आन्टीको आइसिडिएसमा चाहिँ एकजना आन्टीको फियरवेल हुनेवाला थियो अन्त त्यो भएर चाहिँ त्यो प्रोग्राममा चाहिँ हामीले आन्टीले भन्नुभयो अब बाहिर बजारतिर त अहिले त फुड एन्ड सेफ्टीहरू छैन राम्रो हाइजिनहरू गर्दैन त्यही कारणले हामीले मजाले अब सेल्फ हेल्प भनेको छ अब अरूलाई हेल्प गर्नु होइन त्यो भएर चाहिँ उहाँले भन्नुभयो हामीलाई हाम्रो ग्रुप भएर चाहिँ हामीले हाइजिन पाराले चाहिँ अलिक राम्रोमा सस्तो पैसामा राम्रो खानाहरू चाहिँ हामीले त्यहाँ उयो गर्नु भनेर चाहिँ हामीलाई भन्नुभयो त्यो भएर चाहिँ हामीले सेफ्टी को ग्रुपहरू भएर चाहिँ हामी दसजना छौँ ग्रुपमा दसजना मिलेर चाहिँ हामीले यहाँ दार्जिलिङको एउटा दार्जिलिङको एउटा हामीले हलमा चाहिँ उहाँले प्रोग्राम गर्नुभएको थियो त्यो त्यो त्यही कारणले त्यही प्रोग्राममा चाहिँ हामीलाई खानाको अर्डर गर्नुभएको थियो त्यति बेला चाहिँ डेढ सौजनाको लागि चाहिँ त्यति बेला चाहिँ हामीले खानामा आइटम गोर्खे अचार बनाएको थियौँ सेलरोटी अन्त आलुदम अब नेपाली कल्चरको चाहिँ खाना हामीले त्यहाँ बनाएको थियौँ अन्त बनाएर चाहिँ हामीले डेढ सौजनाको चाहिँ हामीले त्यहीँ मजाले खानाहरूमा त्यहीँबाटै हामीलाई अर्डर गर्नुभयो र हामीले उहाँहरूले पनि हामीलाई मजाले खानाको रिभ्यू दिनुभयो राम्रो भयो तपाईँहरूले हाइजिन एकदमै राम्रो मेन त खानामा हाइजिन हुनुपर्छ एकदमै राम्रो भन्नुभयो र उहाँहरूले भन्नुभएको छ उहाँहरूले भन्नुभएको छ पछि पनि अब हामीले केही प्रोग्रामहरू भए केही भयो भने तपाईँलाई हामी सम्पर्क गर्छौँ भनेर एकदमै उहाँहरूले मनपराउनु रुचाउनुभयो हाम्रो खानेकुरोहरू चाहिँ अन्त अब त्यो एक्सपिरिएन्स चाहिँ मेरो फर्स्ट टाइम थियो अन्त त्यहाँदेखि चाहिँ हामीले स्टार्टिङ गरेर अहिले दुई तिन ठाउँबाट त भइसक्यो हामीले यस्तै प्रोग्रामहरूतिर खानाहरू उयोहरू चाहिँ गरेको चाहिँ एकदम हाइजिनमा एकदम सस्तोमा राम्रो त्यही यो चाहिँ मेरो चाहिँ फर्स्ट एक्सपिरिएन्स त्यति बेला थियो अहिले चाहिँ तिन चार वर्ष भइसक्यो